संस्कृत र अङ्ग्रेजी भाषाबाट नेपाली भाषालाई धेरै तरविक भएको छ जस्तै अङ्ग्रेजीबाट ग्लास भन्छ नेपालीले गिलास भन्छन् जस्तो अब अङ्ग्रेजीबाट त टेस्ट हो तर अब अहिले नेपाली भाषा मिलाएर चाहिँ अब टेसिलो भन्छ त्यसरी चाहिँ धेरै उयो भएको छ पहिला अब अङ्ग्रेजीले अङ्ग्रेजहरूले हामीलाई शासन गरेको हुनाले त्यस्तै भएर चलिआएको छ त्यसरी धेरै यो अङ्ग्रेजी शब्दहरूलाई पनि नेपाली शब्द भएर बनाएर भन्नु धेरै अब उनीहरूलाई अङ्ग्रेजी अहिलेको जमानामा चाहिँ अङ्ग्रेजीभन्दा अहिले संस्कृत नेपाली चाहिँ धेरै सजिलो हुन्छ